हेलो के गर्नु हुँदैछ हौ बसिरहेको छ बसिरहेको ए होइन हौ हैट् अब गरमले भयो बर्खा लाग्नु थाल्यो पानीको मौसम भइसक्यो यसो पिकनिक सिक्निक यसो घुम्नु जाऊँ न हौ भनेर नि के धेरै गयो घुम्नु नगएको नयाँ ठाउँमा जाऊँ भनेर पनि उल्टा घर हेर्नु जाऊँ न गएको तपाईँ त्यहाँ जाऊँ न उल्टा घरमा ल गाडी साडी लिएर साथीहरूसँग सल्लाह गरेर भाडा कति भन्छ हो त्यो गाडी कसको भन्नु पर्ने मिलाएर जाऊँ न साथीहरूसँग सल्लाह गरेर हुन्छ जानु हुने पैसा पैसा चाहिँ अलिक लाग्छ होला अन्त अलिक हामी त कहिले गएको छैन भाडा भाडा निकै लाग्छ होला जानु टाडो होला फेरि खानु सानु गर्दा ओर्दा पैसा त निकै बोक्नु पर्ने रहेछ गाडी चाहिँ कसको भन्नु हौ गाडी त सात फन्को त्यही भाइलाई भनी मागौँ न अहिले बोलेको छुइनँ नम्बर चाहिँ मेरो हो अहिले चाहिँ त्यही छ अन्त यो नानीहरूलाई लैजाऊ न ल अब गाडी पो पाउँछ कि पाउँदैन त्यो तिमी मिलाऊ हो म गाडी साडी मिलाइओरि म गर्छु नि ए हुन्छ म गाडीमा गर्छ भने गर्छु नि तपाईँलाई